दार्जिलिङका कलेजहरूमा विभिन्न विभागहरू चल्दैछन् पाठ्यक्रमहरू नि धेरै राम्रो राम्रो छन् तर थप अध्ययनको लागि चाहिँ दार्जिलिङमै मात्रै चाहिँ कतिपय कुराहरू उपलब्ध नभएका कारण यहाँको विद्यार्थीहरूले थप अध्ययनको लागि बाहिर जानै पर्ने हुन्छ